खेतमा समय दिनु भन्दाखेरि त बेसी समय त होइन बेसी बेसी हामी एक घण्टा समय दिन सक्छौँ र खेतमा हामी जस्तो कि मल जल हालेर खेतलाई हामी गोड्ने गर्छौँ त्यहाँनेर सब कुरो के हो भने खेतीपाती गर्नाले चाहिँ हामी अर्गानिक जिनिसहरू खानु पाइन्छ होइन फ्रेस खानु पाइन्छ र जस्तो कि हामीलाई किन्न पर्दैन कतिवटा कुरोहरू मन परेको सब्जीहरू पनि हामी उब्जाउन सक्छौँ यसरी धेरै नै फाइदा हुन्छ खेतीपाती गर्ने हुनाले चाहिँ अनि यति नै भन्न चाहन्छु आफ्नो कोठेबारी छ भने चाहिँ आफूलाई धेरै किसिमको आफूले धेरै किसिमको मन परेको सब्जीहरू लगाउन सकिन्छ र यसरी सब्जीहरूमा कीटनाशक औषधीहरू पनि लगाएर त्यसलाई सुरक्षित राख्न सकिन्छ त्यति नै